म अभिनन्दन तामाङ बोलेको तपाईँ डोमिनोजबाट बोल्नु भएको हो होइन मैले अघि खाना अर्डर गरेको थिएँ कि अन्त आइपुगेन नि त तपाईँ कहाँ हुनुहुन्छ होला अहिले होइन हामीलाई चाहिँ अलिक भोक लागेको थियो कि अर्जेन्ट अब कतिबेला आइपुग्छ भनेर सोध्नु नि ए एक घन्टा लाग्छ हजुर मेरो एड्रेस लेख्नुहोस् न अन्त त्यहाँ तल बागधारा झर्नुहोस् हो त्यो पिछे यता आउनुहोस् यहाँनिर कुमुदिनी थाहा छ होला तपाईँलाई कुमुदिनीबाट चाहिँ अलिकति तल फतफते गोलाई भन्ने ठाउँ छ त्यहाँनिर आउनुहोस् न ल हुन्छ अभिनन्दन तामाङ